मेरो दौडिने जुत्ताको नाम चाहिँ च्याम्पियन हो र यो एउटा स्पोर्ट्स सुस हो र यो जुत्ताले मलाई एकदम सहयोग गर्छ दौडनमा एकदमै सहयोग गर्छ र यो एकदमै राम्रो जुत्ता हो र यो जुत्ता लगाएर मैले पाँच किलोमिटर अठार मिनटमै दौड्न थालिसकेका छु र यही जुत्ताले मलाई म्याराथन जस्तो रेस दौडाइसकेका छ एकदमै राम्रो जुत्ता हो यो र मेरो खेलकुद विशेष खेलकुद कपडा छ जुन लगाउँछु त्यो चाहिँ हो हाम्रै भारतीय टिमको इन्डियन फुटबल टिमको जर्सी र म त्यो लगाउँछु र म दौडिँदाखेरि चाहिँ म यही च्याम्पियन जुत्ता र पिटी भेस्ट अन्त हाफपेन्ट लगाएर म दौडिन्छु र बिहान बिहान म यही पिटी भेस्ट जुत्ता यही च्याम्पियन जुत्ताहरू लगाएर दौडिन्छु र यो यिनीहरूले मलाई एकदमै यो लगाएर दौडिँदा मलाई एकदमै राम्रो महसुस गर गराउँछ एकदमै राम्रो जुत्ता र एकदम राम पिटी भेस्ट हाफपेन्ट लगाउँदा मलाई एकदम राम्रो महसुस हुन्छ र म जहिले बिहान बिहान उठेर यही लगाएर म ग्राउन्डमा गएर दौडिन्छु र म एक दुई घन्टा राम्ररी नै यो लगाएर दौडिन्छु र एकदम मलाई यो यिनीहरूले चाहिँ एकदम राम्रो महसुस गराउँछ र एकदम दौडनका लागि चाहिँ एकदम राम्रो पोसाक मेरो राम्रो पोसाक चाहिँ मेरो पिटी भेस्ट मेरो च्याम्पियन जुत्ता र मेरो हाफपेन्ट एकदम राम्रा छन् यी दौडनका लागि चाहिँ यिनीहरू चाहिँ यिनीहरूले चाहिँ मलाई एकदम राम्ररी सहयोग गरिरहेका छन् एकदम म यिनी यी लगाएर दौडिँदाखेरि चाहिँ मलाई सजिलै यी पोसाकमा म सजिलै दौडनसक्छु र एकदम राम्रो महसुस गराउँछन्